बगैँचामा फलेको फलफुल म के गर्छु भनेदेखि अब कम्ती मात्रामा फलेको छ भनेदेखि त म आफैँ पनि खान्छु छर छिमेकीहरूलाई पनि बाँड्छु आफ्ना आफन्तहरूलाई पठाइदिन्छु र साथी भाइहरूसँग बाँडी चुँडी खान्छु

बेसी मात्रामा फलेको छ भनेदेखि बेचबिखन पनि गर्छु ताकि त्यो बेचबिखन गर्दाखेरि मेरो केही हदसम्म आर्थिक सहयोग पनि मलाई पुग्न जान्छ

फलहरू एकदमै बेसी फलेको छ भनेदेखि चराहरूलाई खान पनि दिनु पऱ्यो चराहरूलाई खान आफ्नो बगैँचामा फलेको फलफुलहरू खान दियो भनेदेखि एकदमै धर्म पनि कमाइन्छ अरे भनेको सुनेको थिएँ